मेरो राज्यभित्र धेरै प्रकारका क्षेत्रीय बोलीहरू छन् बङ्गाली हिन्दी मैथली त्यसबाहेक हाम्रो नेपाली जातिको पनि जातीय बोलीहरू छन् जस्तै मगर गुरुङ भोटे लिम्बू लेप्चा नेवारी इत्यादि यी बोलीहरूसँग नेपाली भाषा फरक पर्दछ यस्ता बोली त्यही जातिले मात्र बोल्न सक्छ तर नेपाली भने सबैले बोल्न सक्छ